अब के भन्छ भर्खर जन्मिएको नानी चाहिँ अब एउटा फुल सरह हुन्छ होइन उसलाई अब एकदम जोगाएर राख्नु पर्छ हामीहरूले होइन अब के भन्छ एकदम प्रोटेक्ट गरेर राख्रुपर्छ उनीहरूलाई नानीहरूलाई लुगाहरू राम्ररी लगाइदिनुपर्छ होइन कति बिझाउँछ अब कतिलाई अब लुगाहरू लगाउँदाखेरि केही अब के भन्छ अब बिमारहरू निक्लिनु हुनु सक्छ त्यही कारणले नानीहरूलाई एकदम प्रोटेक्ट गरेर राख्नु पर्छ जोगाएर अनि अब खानाहरूको कुरा गर्दाखेरि अब नानीहरूले अब आमाको दुध दिनुपर्छ होइन अब राम्ररी प्रोटेक्ट गर्नुपर्छ अनि अर्ग्यानिक खानाहरू दिनुपर्छ जति उनी अब जति उनीहरू ठुलो हुँदै जान्छ त्यसपछि उनीहरूलाई एकदम अर्ग्यानिक अर्ग्यानिक खानाहरू दिनुपर्छ होइन जङ्क फुडहरू दिनु हुँदैन